नमस्कार सर मैले जुन चाहिँ हजुरमार्फत् खाना प्राप्त गरेको थिएँ अथवा मैले जुन चाहिँ खानाको निम्ति हजुरलाई भनेको थिएँ त्यो आयो पनि अनि मज्जाले एकदमै स्वादपूर्वक मैले खाएँ पनि एकदमै आनन्द लाग्यो है स्वाद पनि एकदमै मिठो लाग्यो हजुरको खाना देखेर जस्तो प्रकारले हजुरले टाइममा दिनुभयो समयमै नै दिनुभयो हजुरले मलाई एकदमै त्यो हृदय चित्त बुझ्ने नै थियो र हजुरप्रति एकदमै हृदयतह आशा व्यक्त गर्दछु हजुरको रेस्टुरेन्ट एकदमै मज्जाले चलोस् अनि आउने दिनहरूमा पनि म अवश्यै नै हजुरकोमा नै खाना खानु आउने छु